गाई बस्तु दुध होइन अन्त त्यो धानको परालहरू काटेर चोकर बनाएर बोरा बोरा हाल्दै बेच्नु त्यसले चाहिँ अब अरू घाँस नभएको ठाउँतिर गाईहरूलाई खुवाउने गर्छन् र ति चोकरहरू त्यो भयो अन्त फेरि त्यो मकैको खोसेलाहरूले पिरा बुन्नु हो पिरा चटाईहरू बुन्नु